हजुर सुन्दैछु भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हो त हजुर हजुर हजुर हाम्रो बस स्ट्यन्ड चाहिँ कालिम्पोङ मेन टाउनमै तपाईँहरूलाई थाह छ होला नि है बस स्ट्यान्ड कहाँ छ भनेर ए मेन टाउनमै छ अब त्यहाँनिर ड्राइभरहरूलाई पनि सोध्न सक्नुहुन्छ हो अनि तपाईँ आफ्नै गाडी लिएर आउनु हुँदैछ कि हजुर ए त्यसो भए ड्राइभरलाई थाह छ होला हो उहाँलाई भन्नुहोस् बस स्ट्यान्डमा छोड दिनु भनेर अनि बस स्टेन्डमा आएर मलाई कल गर्नुहोस् न ल हजुर कफेर पुग्नु डेढ घन्टा जस्तो समय लाग्छ सानो गाडीमा हजुर तपाईँ हजुर हजुर प्रायः त्यानिर चाहिँ होमस्टेहरू छ अहिले नयाँ नयाँ खोलेको राम्रो राम्रो होमस्टेहरू छ होटेल चाहिँ त्यति बेसी छैन एउटाहरू जस्तो छ त्यही अहिले होमस्टे नै सजना होमस्टे नै रुचाउँछ त्यही भर होमस्टेमा बस्न सक्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ

कफेरमा तपाईँको त्यही रिसोर्टहरू छ पहिला ब्रिटिसहरूले बनाएकोहरू अनि ह्याङ्गिङ ब्रिजहरू जो चाहिँ रुखको माथि माथि बनाएको उयोहरू पुलहरू छ त्यहाँनिर घुम्न सक्नुहुन्छ अनि वेदर चाहिँ एकदमै राम्रो छ वेदर चाहिँ एकदमै राम्रो हुन्छ पानी अहिले परेको छैन अहिले वेदर एकदमै राम्रो छ

हर्स राइडिङ चाहिँ अहिले भएको छैन कफेरमा चाहिँ हालैमा चाहिँ हर्स राइडिङहरूको लागि चाहिँ तपाईँहरू डेलोहरू यही कालेबुङकै छेउमा आधा घन्टा जस्तोको बाटोमा चाहिँ डेलोहरूमा चाहिँ पाउनु सक्नुहुन्छ हजुर हजुर छ नि अन्त कफेर जो तपाईँहरू बस्नुहुन्छ होमस्टेहरू छ त्यहाँबाट चाहिँ आधा घन्टा जस्तो समय लाग्छ त्यहाँ चाहिँ रा छिटो जानु पर्ने हुन्छ चार बजीतिर चै तपाईँहरू त्यहाँबाट निस्कनु पर्यो होमस्टेबाट अनि त्यहाँनिर चाहिँ हजुर छिटो जानुपर्छ हजुर हजुर हजुर हामी नै लान्छु नि हजुर रेट चाहिँ तपाईँको कति दिनको लागि बस्नु हुँदैछ दुई रात हो भने छ हजारसम्म चाहिँ मिलाउन सक्छ दिनको तिन हजार होमस्टेक होइन गाडीको र तपाईँको त्यो जो त्यहाँनिर ठाउँहरू छ घुम्ने ठाउँहरू त्यहाँतिर लगेको मात्र चाहिँ छ हजार हुन्छ होमस्टेको फाल्टै हुन्छ त्यति त ठिकै हो त हजार दिनको तिन हजार त ठिकै हो हामी त्यति नै लिने गर्छ हजुर अलिक कम्ती नै त्यो त हजुर हजुर हुन्छ अलिअलि मिल्छ नि हुन्छ मिलाइदिन्छु नि हुन्छ हजुर हुन्छ हुन्छ तपाईँहरूलाई याद गर्छ नि हामी त्यहाँ आउँदाखेरि है हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू